यो जुन तपाईँले प्रश्न सोध्नुभयो है यो यसको चाहिँ के छ भने अहिले फिलहाल यो बर्खा जस्तै समय चलिरहेको छ है अन्त गाउँघर बस्तीतिर किसानहरूले आफ्नो खेतीबारी गरेरै खाने गर्छन् है आफ्नो पेट पालनहरू गर्छन् जब त्यहाँ आँधी तुफानहरू आउँछ है यसले धेरै नै आफ्नो खेतीबारीहरूलाई असर गर्ने गर्छ है कोही बेला असिना कोही बेला हावापानी आउँछ यहाँ कोही बेला पहिरोहरू पनि आउनसक्छ है अन्त यो असिनाहरू आएर जुन यो मटर तपाईँको आलु रोपेको हुन्छ इस्कुसहरू रोपेको हुन्छ अनि टुसाहरू आउने गर्छ धेरै नै असर पार्छ है तर पनि यहाँ किसानहरूले कसैले के गर्छ भन्दाखेरि तपाईँको यो हावापानी आएर जुन मकैहरू लडाइदिन्छ है मकैहरू लडाइदिन्छ मटरको बिजनहरू मटरको बो बोटहरू लडाइदिन्छ त्यसलाई चाहिँ फेरि किसानहरूले आफ्नो बारीमा गएर त्यसलाई उठाएर यसो टेको लगाउँछ है टेको लगाएर उठाएर मटरहरू उठाएर फेरि त्यसलाई पानी दिने गर्छ होइन अन्त तपाईँको जुन यो कोही कोही बेला फेरि पानी आउँदैन है खडेरी पुरा लाग्छ त्यति बेला चाहिँ खेतीबारीमा चाहिँ कस्तो गर्छ भन्दाखेरि पानी बोकेर जुन किसानहरूले माथि जङ्गलबाट पानी मूलबाट पानी तानेर तपाईँको पाइप या बाँसबाट नाली बनाएर पानी लिएर आएर पानीहरू बारीमा हालेर आलु आलु मटर इस्कुसहरूलाई पानी हाल्ने गर्छन् है जुन यो तपाईँको तुसारोले चाहिँ यस्तो असर गर्छ तपाईँको खेतीबारीलाई आलुहरू तपाईँको कालो तुसारो सेतो तुसारो भन्ने गर्छ है त्यो आलुहरूलाई मारेर बोटहरू कालै बनाइदिन्छ त्यस्तोहरूको लागि चाहिँ उनीहरूले दबाईहरू हाल्ने गर्छ है अन्त इस्कुसहरूलाई मजाले झ्यासहरू हालेर छोपेर मटरहरूलाई मजाले थाङ्ग्रा भन्छ नि त हाम्रो हामी हाम्रोतिर थाङ्ग्रा भन्छ है थाङ्ग्रा थाङ्ग्राहरू मजाले गाड्छ इस्कुसको मचानहरू बनाएर उनीहरूले आफ्नो खेतीहरू बचाउने गर्छ है अन्त जुन यो तपाईँको डल्ले खोर्सानी साग भयो साग धेरै कुरा अब सागसब्जीहरूलाई चाहिँ उनीहरूले हट हाउस भन्छ के हट हाउसमा हालेर तपाईँको त्यहाँनिर पानी हालेर ठिकै त्यहाँनिर उनी उनीहरूले त्यहाँनिर तुसारोहरूबाट असिनापानी हावापानीहरूबाट बचाउने गर्छन् है